कुकिङ क्लास चाहिँ अहिलेसम्म मैले गरेको चाहिँ छुइनँ मलाई कुकिङ क्लास गर्ने इच्छा चाहिँ छ म जानकारी लिनु चाहिँ म चाहिँ इच्छुक छु र हाम्रो यहाँ नजिकमा चाहिँ कुनै त्यस्तो सुविधा चाहिँ छैन कुकिङ क्लास लिने र म म चाहिँ कुकिङमा चाहिँ पुरा इच्छुक छु कि कुकिङ क्लास लिने चाहिँ